हेलो ओइ सुन न यो मैले अस्ति एउटा क्रिम किनेको थिएँ कि एकदमै राम्रो रहेछ यसमै सन्सक्रिन पनि रहेछ मोइस्चुराइजर त यति राम्रो हुन्छ मेरो स्किन त यस्तो राम्रो भयो फोकाहरू पनि कम्ति हुँदै गयो अनि नाइट क्रिम पनि युज गर्नु पर्दैन रहेछ तिमी पनि ट्राई गर न